दार्जिलिङ जिल्लामा चाहिँ उपलब्ध केही स्थानीयहरू जस्तै आवासहरू छन् होइन त्यहाँनेर चाहिँ मानिसहरूले जस्तै पहाडी भेकहरूमा मानिसहरूले होमस्टेहरू पनि धेरै बनाएका हुनाले आउने पर्यटकहरू भयो विद्यार्थीहरू भयो काम गर्ने भयो उनीहरलाई धेरै सुविधा भएको छ र यसरी आवास जस्तै कि होमस्टेहरू हुनाले चाहिँ त्यहाँनेर बस्न पनि सुविधा दृश्यहरू हेर्न त्यहाँनेरि सुविधाले गर्दा जस्तै खाना पाइने सुविधा हुनाले पर्यटकहरूलाई धेरै नै मनोरन्जन पनि हुने जसले गर्दाखेरि चाहिँ यहाँको जनजीवनहरूमा पनि अर्थनैतिक लाभ हुने देख्न पाइन्छ र विद्या विशेष गरी विद्यार्थी र काम गर्ने मानिसहरूको लागि पिजीहरू पनि छन् जसमा कि आफ्नो घर जस्तो पाराले बस्न पनि पाइन्छ